त्यस्तो चाहिँ मलाई चाहिँ भएको छैन तर अब कहाँ कहाँ मैले सानो सानोहरू चाहिँ सुनेको तर त्यस्तो ठुलोहरू त केही भएको पनि छैन र मलाई पनि भएको छैन तर त्यो सानो सानोहरू चाहिँ मैले धेरै देखेको पनि र सुनेको पनि